फुलहरूको लागि चाहिँ स्याहार चाहिँ कसरी हुन्छ भने चाहिँ अब त्यो जुन फुलहरू कसैलाई पानी बेसी भएर पहेँलो भइरहेको हुन्छ कसैलाई घाम घाम नभएर पनि त्यस्तो प्रकारले हुन्छ र के अरे अब त्यो आफ्नो आफ्नो प्रकारले कुन प्रकारले फुलहरूलाई के रे हेल्दी बनाउनु पर्छ त्यही पाराले गर्छु म चाहिँ किनभने कोही बेला त्यो पानी बेसी हुँदा पनि पहेँलो भएर जान्छ बोटमा कोही बेला घामले सुकेर जान्छ त्यस्तै पाराले गर्छु म चाहिँ